प्रविधि र इन्टरनेटको विकाससँगै नेपाली भाषाको प्रयोग यस्तो प्रकारको भएको छ अहिले हामीले डिजिटल प्रिन्ट हामीले देख्न सक्छौँ हामीले कतिवटा कुराहरू टाइपिङ गरेर हामी आफै पनि त्यो कुरालाई हामी प्रिन्ट गर्न सक्छौँ अनि हामीले ई बुक भन्ने एप छ त्यसमा पनि हामी विभिन्न प्रकारको बुक्सहरू युनिभर्सिटिसको बुक्सहरू हामी पढ्न सक्छौँ अनि त्यो कुरोले चाहिँ हामी नेपाली पढ्नेहरूलाई अलिकति सजिलो भएको छ कारण हामीले सबै कुराहरू त्यो ईबुकमा हामी पाउन सक्छौँ अनि हाम्रो हाम्रोमा छ डिक्सनेरी एप जसले चाहिँ हामी कतिवटा शब्दहरू कतिवटाको मिनिङहरू हामी जान्न सक्छौँ अनि हाम्रोमा एडिटिङ एप पनि छ जसले चाहिँ हामी आफ्नो एडिटिङहरू गर्न सक्छौँ अनि त्यो कुरोहरूबाट हामी कतिवटा ठाउँहरूमा हामीलाई चाहिएको कुराहरू हामी एडिट गर्न सक्छौँ अनि आज हामी धेरै प्रकारको च्यानलहरू छ न्युज च्यानलहरू जहाँबाट चाहिँ हामीले बुक्सहरू बुक्सहरूको बारेमा हामी सुन्न सक्छौँ त्यो कुरोले चाहिँ हामीलाई कतिवटा कुरामा हामीलाई सजिलो पर्छ कारण त्यो न्युजहरूले त्यो च्यानलहरूले चाहिँ हामीलाई कतिवटा ठाउँहरूमा हामी हाम्रो नेपाली भाषाको प्रयोगताको बारेमा हामीलाई पढाउँछ अनि इन्टरनेट इन्टरनेटहरूले हामीलाई यो कुराहरूमा चाहिँ हामीलाई सजिलो पारेको छ अनि अर्को कुरा चाहिँ ट्रान्स ट्रान्सलेसन एप कतिवटा कुराको चाहिँ हामी ट्रान्सलेट हामी ट्रान्सलेसनहरू हामी पाउन सक्छौँ अनि कतिवटा ठाउँहरूमा हामीले चाहेको कुराहरूलाई हामीले त्यो कुरालाई ट्रान्सलेट गरेर चाहिँ हामी सुन्न सक्छौँ अनि इन्टरनेटको विकासले नेपाली भाषामा यस्तो प्रकारको चाहिँ प्रयोग भएको छ